भाइ अघि मैले अर्डर गरेको थिएँ मोमो र चाउमिनको त्यसमा चाहिँ अन्त के अरे माजा पनि दुई बोतल जस्तो हालेर पठाइदिनु हो अनि त्यो के अरे मोमो चाउमिनहरू पठाउँदाखेरि चाहिँ मोमोको अचार अलिक बेसी हालेर पठाइदिनु है